ए बडीलाई देऊ त एकछिन ए बडी तपाईँले अस्ति के काम गर्नु भएको पैसा पस्यो कति दिन काम गर्नु भएको थियो कति दिन काम गर्नु भएको थियो बडी ए भने पछि पन्ध्र दिनको त तपाईँको निकै पाउँथ्यो होला पैसा त त्यो पैसा पसेको छैन बडी ए एक पल्ट ब्याङ्कमा गएर पास बुक अपडेट गर्नु पर्छ ब्याङ्कमा जानु भयो ए ब्याङ्कमा गएर तपाईँले त्यो पास बुक अपडेट गर्नु भन्नु होस् त न पस्यो तपाईँको तपाईँले ब्याङ्कमा कहिले जानु हुन्छ ब्याङ्क हुन्छ बडी त्यसो भए शुक्रवार गएर ब्याङ्कमा गएर त्यो अपडेट गर्नु होस् कि अन्त तपाईँको पैसा पसेको छ होला त्यहाँ हेर्नु होस् न ल ए हुन्छ बडी म फोन गर्छु तपाईँलाई फेरि हुन्छ